कतातिर जानु होला हौ मक्ति खोला भनेको टाढै होला है हामी डुवर्सबाट त हुन्छ ड्राई जानु कि पकाएर खानु अन्त गाडी त सानै लैजाउँ हौ खानाहरू ड्राई नै के अरे घरबाटै बनाएर लैजाउँ न हजुर हुन्छ हुन्छ जाउँ प्रोफाइलहरू पनि बोक्नु है ठुल्ठुलो मजाले बसेर खानुपर्छ हुन्छ अलिक वाइनहरू पनि बोक्नु हुन्छ